घरमा बिमारी हुँदा के के पकाएर खुवाउनु पर्छ छोरालाई छोरा बिमारी भयो भने गिलो भात तुलसीको पत्ता हर्दी अदुवा मरिच हालेर पकाएर खुवाउँछौँ दलिया खोले भात यस्तै हामी खुवाउँछौँ खिचडी दाल दाल सब हालेर दाल सब हालेर खिचडी पकाउँछौँ बिमारीलाई दिन्छौँ मासु पनि पकाएर सादा प्रकारले खुवाउँछौँ अन्डा उसिनेर बोयल गरेर यस्तै दिन्छौँ बिमारीलाई